डामडिमबाट गा गाडी लानु भनेको दार्जिलिङ आफै लानु भनेको कति लिन्छ गाडी भाडा आफै कुदाउनु भनेको रेन्टहरू कति लिन्छ रेन्टमा कति लाग्छ भाडा